नृत्यले कसरी मानिसहरूलाई स्वस्थ रहन मद्दत गर्छ भन्दाखेरि नृत्य अब आफै नै त एउटा एक्सर्साइजको माध्यम हो होइन अनि यसले कुनै पनि नृत्यले मान् मानिसलाई स्वस्थ रहन मद्दत गर्छ त्यसरी नै मानिसहरू नाँच्दा खुसी हुन्छन् भनेर मलाई किन लाग्छ भन्दाखेरि नृत्य मनोरन्जनका निम्ति हो अनि मनोरन्जन भनेको नै कला हो अनि कला नै मान्छेहरूको अनि एउटा खुसीको स्रोत हो भनेर हामी भन्न सक्छौँ भनेर म भन्न सक्छु